मलाई राम मलाई राजनीतिमा त्यति इन्ट्रेस पनि छैन तर म एउटा गाउँघरको मान्छे हो भने ना गाउँघरको नातामा मलाई अलिकति इन्ट्रेस लाग्छ भनेर म भन्दैछु गाउँघरको नेताहरूको नाम राजु बिष्ट भयो अनित थापा भयो ममता बेनर्जी भयो